दार्जिलिङ जिल्लामा उपलब्ध मुख्य स्वास्थ्य सेवाहरू जस्तै नर्थ बेङ्गल मेडिकल कलेज दार्जिलिङ जिल्ला हस्पिटल बाह्रवटा स्वास्थ्य ब्लक केन्द्रहरू र धेरैवटा प्राइभेट नर्सिङ होमहरू छन् यसबाहेक सरकारी फार्मेसी एमआरआई सेन्टर स्क्यानिङ मसिनको सुविधा र बल्ड ब्याङ्क अनि डाइलेसिसको सुविधाहरू पनि छन् स्थानीय मानिसहरूको निम्ति सरकारले यी सुविधाहरू साथैमा उपलब्ध गराइदिएका छन् कोभिडको तथा महामारीको समयमा यी सबै सुविधाहरूमा अलग्गै कोभिड एडमिट सेन्टरहरू खोलिएको थियो जसद्वारा कोभिड पेसेन्टहरूलाई निःशुल्क सेवा प्रदानहरू पनि गरिएको थियो